तपाईँ प्लम्बर बोल्नु भएको अस्ति नै एकपल्ट मेरो घरमा आउनु भएको थियो नि यो न्यू रोड भएर आउनु भएको थियो नि बाग्राकोट न्यू रोड भएर न्यू रोड आउनु भने ए एकदम मन्दिरको छेउमा घर छ नि मेरो त्यहाँनिर हेर्नु नि मेरो घरमा नि मेरो घरमा पानीको पुरा प्रोब्लम भयो कलको हो पुरा बिग्रिरहेछ पानीहरू जम्मिरहेछ अन्त तपाईँ भ्याउनु हुन्छ आइदिनुहोस् न

होइन मलाई आजै चाहिएको मलाई पुरा प्रब एकदम मेरो नानीहरूले पनि नानीहरूलाई पनि प्रोब्लम पर्यो हो पानी जाने समस्या भइसक्यो जम्मिरहेछ एकै ठाउँमा कल पनि बिग्रिरहेछ होइन नि मलाई तपाईँको काम पुरा मनपर्यो हो अरूले अब कस्तो गर्छ होइन मलाई थाहा छैन तर तपाईँको काम मनपर्यो त्यही लागि तपाईँ नै आइदिनुहोस् न

होइन नि मेरो पिउने पानीहरू पनि एकदमै प्रोब्लम भइसक्यो तपाईँकै जरुरत थियो हजुर अस्ति पहिल्यै तपाईँले लाइदिनु भएको थियो नि हजुर त्यो नल पनि ल्याइदिनुहोस् हजुर हजुर हजर होइन मलाई चाहिँ मेरो मेरो चाहिँ किचनको मात्रै नभएर नि बाथरुमको पनि पानी पुरा चुहुँदैछ हो एकदम ब्लक भइरहेछ निस्किँदैन नुहाउनुलाई प्रोब्लम भइरहेछ कपडा धुनुलाई त्यही लागि छिटो जहाँसम्म हुन्छ भनेर चाहिँ मैले तपाईँलाई तपाईँको नम्बर खोजेर होइन मैले तपाईँलाई कल गरेको आउनुहोस् न हजुर होइन तपाईँ भरेसम्म पनि भ्याउनु हुँदैन र अब तपाईँ त बिहानै जानु भएको होला त्यहाँ काम सकिएन र मैले त हजुर हुन्छ एउटा होइन मैले दुइटा किनेको छु कि तर मैले कतिजनालाई यहाँनिर काम हेरेँ कि कामै मन परेन मलाई तपाईँको काम चाहिँ एकदम मनपर्यो हो त्यही लागि मैले नम्बर खोजेर खोजेर अनि पहिला पनि तपाईँले बनाइदिनुभएको थियो नि त त्यो मेरो कलको हुन्छ